म चाहिँ एकजना अब फुटबल खेल्ने मान्छे हो र म फुटबल धेरै राम्रो खेल्थेँ र त्यो समयमा फिफ्टिन अगस्टको टाइममा फाइनल परेको थियो र एउटा थियो हाम्रो टिस्टामा अनि अर्को थियो एउरा अर्को म्याच चाहिँ थियो एउटा पेसोकमा र दुवै टिम म दुइ टिमबाट खेलेको थिएँ पेसोकमा पनि फाइनल परेको थियो अनि टिस्टामा पनि फाइनल परेको थियो र त्यसबेलामा मलाई निकै साह्रो पऱ्यो गाह्रो पऱ्यो म दुइपट्टि त जानु सक्थिनँ किनभने म एकजना मान्छे हो र एक म्याच खेलेर अर्को म्याच खेल्नु जाउँ भने पनि म भ्याउँथिनँ किनभने त्यो टाइमै सेम थियो र एउटै टाइममा भएको हुनाले गर्दा म एकैपट्टि मात्र जानसक्थेँ र यसकारणले गर्दा मैले एउटा निर्णय लिनुपऱ्यो र त्यो निर्णय लिनुको लागि चाहिँ मैले आफ्नो दाजुको सहायता लिएँ र दाजु पनि धेरै राम्रो उसले मलाई निर्णय दिँदाखेरि कुनै कुरामा हेल्प गर्दाखेरि धेरै राम्रो प्रकारले उनले मलाई सम्झाउनुहुन्थ्यो र राम्रो कुराहरू गर्नुहुन्थ्यो राम्रो उहाँले भनेको धेरै राम्रो हुन्थ्यो र त्यो दिन पनि मैले मेरो दाजुको निर्णय निर्णय लिँदाखेरि मैले दाजुको सहायता मागेँ र दाजुले मलाई भन्नुभयो

त्यो टिस्टाको टिममा खेल्ने निर्णय गरेँ र अर्को पेसोकको टिमलाई मैले पेसोकमा पुगेको फाइनलको टिमलाई मैले कल गरेर भनेँ आज म आउनु सक्दिनँ मलाई माफ गरिदिनुहोला म कुनैदिन कुनै समयमा मेरो हेल्प चाहियो भने भन्नुहोला र म आउनेछु र त्यसबेला खेलिदिनेछु आजको लागि सरी माफ गरिदिनुहोला म आज खेल्न पाउँदिनँ तपाईँको टिमबाट भनेर म टिस्टा बजारमा जुन फाइनल पुगेको टिम थियो हाम्रो त्यो धेरै राम्रो टिम पनि थियो र फाइनल जित्ने हाम्रो फाइनल जित्न पनि सक्थ्यो र हामीले यसैकारणले गर्दा दादाले मलाई टिस्टा बजार टिमबाट खेल् टिस्टा बजारमा भएको टिम फाइनल पुगेको टिमबाट खेल् भनेर म टिस्टा बजारमा पुगेको फाइनल पुगेको टिमबाट म खेल्न गएँ र म्याच स्टार्ट भयो र म्याच स्टार्ट हुँदाखेरि मैले दुई गोल म्याच स्टार्ट भएर हाफ टाइम नभई थियो र त्यसबेलामा मैले एक गोल हिर्काइदिए र हाफ टाइमपछि पनि मैले एक गोल हिर्काएर दुई गोल लगाएर मैले जिताइदिएँ र मरो त्यसबेलामा बहुत राम्रो भन्यो सबैले राम्रो भन्यो र धेरै राम्रो खेल्यो भनेर सबैले भन्नुभयो र यसकारणले गर्दा मैले यस्तो प्रकारले निर्णय लिएँ र यो निर्णय लिँदाखेरि मेरो लागि धेरै राम्रो पनि भयो र म आफ्नो दाजुलाई पनि धेरै धन्यवाद भन्छु कि यो निर्णयमा सहायता गर्नुभएकोमा मलाई